अनलाइनबड मगाएको एउटा छुरी राम्रो रहेछ आई पनि पुग्यो राम्रो रहेछ मज्जाको रहेछ मलाई पनि एकदमै मन पनि पऱ्यो त्यसले अब के सब्जीहरू काट्नु पनि भयो अहिलेसम्म एक वर्ष जस्तो भइसक्यो अहिलेसम्म त्यो छुरी राम्रै छ मज्जाले नै काट्छ मज्जाकै छ त्यो छुरी मलाई खुबै मनपऱ्यो